म नि एउटा नेपाली हो र हाम्रो यहाँ चाहिँ अब नेपाली भाषालाई पनि धेरै मान्यता दिएको छ त्यसरी नै अब यतातिर प्राइमेरी सेक्सनहरूतिर पनि अब नेपाली भाषा एकदमै जरुरी रहेको छ होइन र त्यसरी हामीले हामीले आफ्नो मातृ भाषामा पढ्यौँ भने चाहिँ अब ज्यादै ज्ञानहरू पाउँछौँ त्यसरी नै आफ्नो भाषालाई अगि बढाउन नि सक्छौँ हामीले नेपाली भाषामा ज्ञानहरू आर्जन गऱ्यौँ भने होइन आफ्नो आफ्नो भा आफ्नो भाषामा मातृ भाषामा पढ्नु जस्तो राम्रो अरू केही होइन किनभने अरू भाषाहरू त अब सबैले नै पढिन्छ होइन तर आफ्नो भाषा चाहिँ एकदम आफ्नो लागि प्रिय हुनुपर्छ र त्यसरी नै भाषा नेपाली भाषा पनि अब कति पढ्नु पनि अलिक सजिलै हुन्छ होइन र त्यसरी नै नेपाली भाषाको व्याकरण र आचर आचरण जस्ता केही आदतीय विशेषताहरू चाहिँ के के हुन् भने चाहिँ नि जस्तै अब अरू कुनै शब्दहरू हुन्छन् होइन जस्तै कि जुरुक्क उठ्नु थ्याच्च बस्नु होइन त्यसरी अब यो चाहिँ अब नेपालीमा मात्र यो अब भन्नु सक्छ जुरुक्क उठ्नु थ्याच्च बस्नु होइन र धेरैवटा त्यस्तो आचरण आचरण जस्ता केही अब उयोसहरू छन् होइन हाम्रो नेपाली भाषाको व्याकरणमा र त्यसरी नै उत्थान पनि उत्थान अब जस्तै तल अब जस्तै तल उ तल बसिरहेको छ उ त्यस अब हुन्छ नि त्यस्तै जस्तै हलल अब हलल पानी बगिरहेको छ हलल खोलामा त्यस्तै अनि जस्तै माथि भन्दाखेरि ए उ माथि यस्तो टाइप हुन्छ नि हो त्यस्तो होइन त्यहाँदेखि त ध्वनि जस्तै अब ध्वनि अब त्यो ध्वनि भनेको चाहिँ अब सुन्नु मतलब अँ ध्वनि भनेको चाहिँ आवाज जस्तो टाइपको अनि त्यसरी नै ध्वनि अब गरिरहेको ध्वनिमा आउँछ गरिरहेको होइन गरिरहेका र त्यस्तै अब गरिरहेको छ यस्तै टाइपको होइन त्यहाँदेखि अन्त त्यस्तै अनि नेपाली व्याकरणमा अझै आउँछन् लिङ्ग व्यवस्थाहरू पनि आउँछन् जस्तै लिङ्गमा चाहिँ अब के के हुन्छ भने चाहिँ पुलिङ्ग स्त्रीलिङ्ग नपुंसकलिङ्ग सामान्यलिङ्ग होइन जस्तै पुलिङ्गले चाहिँ पुरुष बुझाउँछ पुरुष जातिहरू बुझाउँछ होइन अनि स्त्रीलिङ्गले चाहिँ स्त्री स्त्री जातिहरू नारीहरू बुझाउँछन् त्यसरी नै नेपाली व्याकरणमा अनि एउटा हुन्छ अब हाम्रो यो चाहिँ लिङ्गमा चाहिँ अब नेपालीको लिङ्गमा चाहिँ अब इङ्लिसबाट चाहिँ जेन्डर भनिन्छ र लिङ्गमा लिङ्गलाई चाहिँ चार प्रकारमा भाग गरेको हुन्छ एउटा हुन्छ पुलिङ्ग स्त्रीलिङ्ग नपुंसकलिङ्ग सामान्यलिङ्ग जस्तो अनि मैले पुलिङ्ग त भनिहालेँ तपाईँलाई पुलिङ्गले पुरुष जातीय बुझाउँछ र स्त्रीलिङ्गले चाहिँ स्त्री जातिहरू बुझाउँछ होइन त्यसरी नै नपुंसकलिङ्गले चाहिँ नपुंसकलिङ्गले चाहिँ अब सास जसले सास फर्नु सक्दैन होइन निर्जीव वस्तुहरू बुझाउँछौँ नपुंसकलिङ्ग भन्नाले चाहि जस्तै अब सामान्यलिङ्ग चाहिँ समान समान लिङ्ग त्यस्तोहरू बुझाउँछौँ होइन र यसरी नै अब अरू अरू भाषामा चाहिँ अब लिङ्गहरू त्यस्तो बेसी प्रकारको हुँदैन कम्ती अब दुई प्रकार तिन प्रकार यतिको मात्र हुन्छ तर नेपाली भाषा व्याकरणमा चाहिँ लिङ्ग चाहिँ चार भागमा चाहिँ विभाजन गरिएको छ त्यसरी नै अब हामीलाई कति अब आदर्थी शब्दहरू होइन तिनवटा जस्तै हुन् अब ठुला हजुर तपाईँ तिमी तँ होइन त्यसरी नै अब हामीलाई अब अरूलाई ठुलोहरूलाई जसरी भन्छौँ हजुर तपाईँ भन्दै भन्छौँ होइन अनि त्यसरी नै अब आफू जत्रोलाई तिमी भन्छौँ र आफूभन्दा सानोहरूलाई तँ भन्छौँ आफ्नो भाइ बहिनीहरूलाई तँ भन्छौँ त्यसरी नै अनि अब अर्को अब जुन अब हामीले इङ्लिसमा भन्यौँ भने चाहिँ अब कसैलाई केही भन्दैछ भने आफूभन्दा ठुलोलाई पनि यू नै भन्छौँ आफूभन्दा सानो आफूभन्दा बराबरलाई पनि यू नै भन्छौँ आफूभन्दा सानोलाई पनि यू नै भन्छौँ होइन तर यहाँ नेपालीमा चाहिँ हजुर तपाईँ तिमी तँ भनेर वर्णन गरिन्छ जस्तै कि आफूभन्दा ठुलोलाई तपाईँ भनेर इज्जत दिएर बोलिन्छ होइन त्यसरी नै अब आफ्नो उमेरको आफू आफ्नै उमेरकोहरूलाई तिमी भनेर बोलिन्छ र आफू भन्दा सानोलाई तँ भनेर त्यसरी नै नेपाली भाषा व्याकरणको विशेषताहरू चाहिँ यस प्रकारको रहेको छ